अब कालिम्पोङ जिल्लामा जीविका उपार्जनको निम्ती श्रोतहरूमा अब पहिलोमा कृषि आउँछ यहाँको कमसे कम साठी पर्सेन्ट मान्छेहरू त अब कृषि गर्छ र अर्को छ दुयो दोस्रो नम्बरमा चाहिँ लघु उद्योगहरू छ सान सानो जस्तो थुक्पा बनाउने खदा बनाउने विभिन्न किसिमको त्यो प्याकेटको खाने कुराहरू बनाएर बेच्ने त्यो पनि गर्छ र कति जनाले सानो सानो आफ्नो यो पसलहरू दोकानहरू गर्छ यसरी आफ्नो स्वरोजगारहरू छ र त्यसमा खाली पाँ पाँच प्रतिशतहरू चाहिँ अब सरकारी नोकरीहरू गर्छ टिचरहरू अरू कार्यलयतिर काम गर्छन्